हुनु त यहाँ बगानको हस्पिटल त छ तर पहिलाको जस्तो दबाई नाना किसिम पाउने चाहिँ अहिले अप अप्ठ्यारै छ किनभने बगानको अवस्था अलिक बेकार भएकोले गर्दाखेरि उपलब्ध गर्नु साह्रो छ त हामीलाई एउटा सजिलै चाहिँ छ यहाँ एक दो तिन तिनवटा छ यहाँ फार्मेसीहरू फार्मेसीले चाहिँ यहाँ हामीलाई अलिकति द दबाईहरू जस्तो कि म पनि अहिले खाइरहेको छु म हाई प्रेसरको मान्छे दबाई चाहिँ खाइबसेको छु र त्यस्तै बिमारी रोगीहरूको लागि लाई चाहिँ यहाँ बरगाछमा तिनवटा उयो छ हो फार्मेसी छ तिनवटा हस्पी के अरे फार्मेसीले चाहिँ किसिम किसिमको बिमारीको जस्तै यो ग्यासको होस् पेट दुख्ने टाउको दुख्ने दाँत दुख्ने कान दुख्ने आँखा दुख्ने अरू घाउखटिरा निस्केकोहरू यस्तो जो ज्वरो आउने मासीहरूको बिमारहरूको दबाई चाहिँ यहाँ ठिक उपलब्ध छ तर ठुल्ठुलो बिमार हो भने बाहिर नगई धर पाउँदैन यस कारण यहाँ तिनवटा अच्छा बगानको हस्पिटल छ त्यत्ति दबाईहरू पाइँदैन र फार्मेसी नै अहिले फार्मेसीको भरले हामी बाँचिरहेको छौँ